हाम्रो पश्चिम बङ्गालमा अब पर्यटकहरूको लागि मनोरञ्जन विकल्पहरू चाहिँ के के छ भन्दा चाहिँ अब पश्चिम बङ्गाल खुदैमा त अब भिक्टोरिया मेमोरियल उयो छ है प्लेस भिक्टोरिया मेमोरियल भन्ने अनि अर्को इको पार्क भयो त्यहाँदेखि ह्याङ्गिङ गार्डन कि के भन्छ अनि अर्को अब मम् म्युजियम भयो अनि चाहिँ अब त्यो साइन्स सिटीहरू धेरै छन् त अब अनि त्यस्तै अब दार्जिलिङमा चाहिँ के के छ भन्दा चाहिँ अब सब्बेरी भयो तपाईँको जापानिस टेम्पल पिस पगोडा भन्छ त्यो भयो डाली मोनास्ट्री भयो है रक गार्डन भयो अनि यता जू भयो पद्माजा नायडू जू भयो अनि अर्को तपाईँहरूको बोटानिकल गार्डन भयो जसलाई फुलबारी पनि भनिन्छ अब लोकल भाषामा त्यस्तोहरू धेरै छन् अब ओरेन्ज भ्याली ह्याप्पी भ्याली टी गार्डनहरू घुम्नु चाहन्छ भने त्यस्तोहरू अनि सानसानो अब उयो सानसानो उयो पनि छ के भन्नुपर्दा चाहिँ अब त्यो डोरीले बाँध्ने त्यसलाई के भन्छ घिर्लिङ पनि छ त्यो चाहिँ तपाईँले सिंहमारीमा पाउनु सक्नुहुन्छ त्यहाँनिर चाहिँ अब घिर्लिङमा अब घिर्लिङमा चढेर अब त्यहाँ तलसम्म पुर्याइदिन्छ त्यो पनि छ हो अनि त्यहाँ रक रक चढ्ने एउटा सानो ढुङ्गा पनि छ भाले ढुङ्गा भन्छ त्यसलाई भाले ढुङ्गाहरू भयो अनि सिलगढीमा चाहिँ के के छ भन्दा चाहिँ जुरासिक पार्क भयो अनि अर्को तपाईँको गुल्मा स्टेसनहरू भयो हो अनि साइन्स सिटी भयो सिटी सेन्टर भयो तपाईँको अर्को मोनास्ट्री भयो तोरीबारीको मोनास्ट्री त्यस्तोहरू धेरै छन्